हेलो हंसराज रेस्टुरेन्ट हो म दुई नम्बर गेटबाट बोल्दैछु रिशान्त तामाङ मेरो साथी आज रजत तामाङलाई हलेर माथामा चिकन चिकन राइस र अर्डर गर्नु थियो कृपया गरी त्यहाँ हलेर माथामा डेलिभर गरिदिनुहुन्छ मै पेमेन्ट गरिदिन्छु हलेर माथामा पुऱ्याइदिनुहोस् न